परिवारहरू अब कृषिमा नभए पनि अब कृषि कृषिमा भए पनि कृषिको पेसा नरोज्नेको नरोजेको देखिन्छ किनकि अब कृषिमा चाहिँ अब अहिले त्यस्तै अब पानीहरू परेर जति पनि अब हामीले खेतीबारी गर्छौँ त्योहरू अब बिग्रिन्छ त्यहाँबाट त्यसबाट अब जति पैसाहरू लगाएको हुन्छ हामीले त्योबाट आय हुँदैन त्यस कारणले पनि अब कति परिवार नजिक कृषिमा भएर पनि कृषि गर्नु मान्दैन किनकि अब त्यो कृषिबाटै हामीलाई त अब पैसा रुपियाँ आउने बाटो हाम्रो त कृषिबाटै हो अन्त त्यसबाट चाहिँ पैसा आय हुन नभए पछि त अब त्यो सोच्नु कर लाग्छ हामीलाई त्यलाई त्यस कारण चाहिँ अब कृषिमा भएर पनि परिवारहरूमा कृषिमा भएर पनि कृषि गर्नु मान्दैन किनकि अब त्यही आय चाहिँ नभएको कारणले त्यो लागि चाहिँ मान्छे महत्त्व दिनु मान्दैन त्यो लागि चाहिँ मान्छे अरू काममा जानु खोज्छ बाहिर देश जस्तो कि अब केही आर्कै बाहिर देशतिर गएर पैसा कमाउने बाटो रोज्नु खोज्छ